मैले हालैमा रियलमी सेभेन प्रो मोबाइल फोन किनेको थिएँ यसको चाहिँ क्यामेरा क्वालिटी धेरै राम्रो थियो अन्त त्यसको साउन्ड क्वालिटी पनि धेरै राम्रो छ